पहिलाको भन्दा नाचहरू अहिले धेरै परिवर्तन भएका छन् पहिलाका नाचहरू राम्रो थिए एकदमै राम्रो थिए र अहिलेको नि नाचहरू राम्रो त हुन्छन् तर पहिलाको जस्तो कहाँ हुन्छ र केही र पहिला कस्तो नाचहरू थियो भने पहिला माधुरी लोग्ने यस्तो धेरै धेरै राम राम्रो राम्रो नाचहरू दे देखाइन्थ्यो र आफ्नो आफ्नो जात जस्तो क्षेत्री बाहुन राई लिम्बु आफ्नो आफ्नो जातका धेरै राम्रो राम्रो नाचहरू हुन्थ्यो र अहिले चाहिँ नाचहरूमा धेरै परिवर्तन भएको छन् अहिले हिपअप स्लो मोसन यस्तो यस्तो परी परीका डान्सहरू आएको छन् तर यो पनि राम्रो त हो डान्सहरू एकदम राम्रो त छन् तर पहिलाको जस्तो कहाँ हुन्छ पहिला त एकदमै राम्रो थियो र आफ्नो आफ्नो पहिला हामीले हेर्नसक्छौँ आफ्नो आफ्नो जातिहरूले जस्तो डान्स गर्छन् एकदमै राम्रो एकदमै हेरौँ हेरौँ लाग्ला जस्तो त्यस्तो मजा मजाको डान्स हुन्थ्यो र अहिलेको चाहिँ मतलब भाषै हामी त्यत्ति मजाले बुझ्न सक्दैनौँ कतिवटा हुन्छ इङ्ग्लिस गीत जस्तो कि हाम्रो देशले चाहिँ के गर्दैछ भने बाहिरको कन्ट्रीलाई हेरेर बाहिरको अरू देशलाई हेरेर आ आफूले गर्दैछ जस्तो कि बाहिर स्लो मोसन निक्लियो र इन्डियामा पनि त्यही गर्यो बाहिर त्यो निक्लियो भारतमा पनि त्यही र त्यही त्यही हेरेर चाहिँ हाम्रो नाचहरू परिवर्तन हुँदा गएका जति वर्ष जाँदैछ त्यत्ति डान्सहरू पनि परिवर्तन हुँदैछ त्यही कारणले बाहिरको कन्ट्रीलाई हेरेर चाहिँ हामी त्यही नाचहरू गर्छौँ र त्यही कारणले चाहिँ परिवर्तन हुनथालेको हाम्रो यो देशमा नाचहरू पहिला पहिलाको नाचहरू एकदमै राम्रो थियो एकदमै राम्रो अहिले पनि घरिघरि त्यो नाचहरू घरिघरि सर्च गरेर हेर्यो भने यस्तो राम्रो राम्रो नाचहरू छ यस्तो राम्रो राम्रो र त्यो हेर्दैछौँ भने आमापापाहरू पनि खुसी हुन्छन् र छेउमा आएर हेर्न थाल्छन् र अहिलेका नाचहरू न आमाबाबाले बुझ्छन् हामी त बुझ्छौँ हामी त्यही नाच अहिले जुन चाहिँ हामी आफ्नो नाच छोडेर चाहिँ हामी अहिले बाहिरको कन्ट्रीको नाचहरू बाहिरको देश देशको नाचहरूप्रति हामी धेरै धेरै हामी बाहिरको नाचहरूप्रति हामी धेरै माया दिएर र त्यही नाच हेरेर हामी नाच गर्दैछौँ र हामीले आफ्नो नाचहरू चाहिँ बिर्सिसकेको छौँ हामीले आफ्नो कल्चर फे कल्चरको नाचहरू हाम्रो हामीले आफ्नो जातीय नाचहरू चाहिँ हामीले बिर्सिसकेका छौँ र हामीले बाहिरको नाचहरूप्रति पुरै माया देखाउँदैछौँ पु पुरै ध्यान दिँदैछौँ र पुरै हामी बाहिरप्रतिको नाचहरू गर्दैछौँ र हामीहरू भुलिनु हुँदैन कि आफ्नो हामीले हामीहरूको नाच पनि एकदमै राम्रो थियो त्यतिखेर जस्तो कि क्षेत्री बाहुन राई लिम्बु एकदम राम्रो नाचहरू थियो नेपाली नाचहरू एकदम राम्रो थियो शिर शिरमा शिरबन्दी लगाएर ढाका टोपी दौरा सुरुवाल लगाएर एकदमै राम्रो नाचहरू थियो र त्यो नाचहरू हामी अहिले बिर्सिँदै छौँ र हामी बाहिरको देशको नाचहरूप्रति धेरै माया दिँदैछौँ र हामी हाम्रो नाचहरू परिवर्तन हुँदै गएका छन्